ए दिदी ए तपाईँकोमा माछा छ होला है घरमा पालेको ए मलाई त्यस्तै दुई केजी जस्तो चाहिएको थियो कि पाहुना आउँदै रहेछ हो छ होला तपाईँकोमा

ए कसरी केजी छ हौ तिन सय रुपियाँ ए हुन्छ पैसा त भइहाल्छ कि छनु चाहिँ छ है तपाईँकोमा ए हुन्छ मलाई पठाइ दिनुहुन्छ हजुर म पहुना आउँदै रहेछ कि फेरि हतार भयो त्यही भएर आउनु मिल्दैन रहेछ तपाईँले पठाइदिनु सक्नुहुन्छ हजुर हजुर हजुर हजुर ए हुन्छ पैसा चाहिँ अनि दिदी हजुर हजुर हजुर ए हुन्छ त्यसो भए के म आजै पठाइदिन्छु ल त्यो भाइलाई नै जसलाई पठाइ दिनुहुन्छ मेरो एड्रेस चाहिँ स्कुलको अगाडि हुन्छ मलाई दुई केजी जस्तो गरिदिनुहोस् ल ए अनि यो के अरे मजाले होइन होइन यो लन्चको लागि कि हजुर बेलुका चाहिने भए त म आइहाल्थेँ तपाईँकोमा त्यही भएर लन्च गर्ने गरी आउनुभएको रहेछ अलिक हतार नै भयो त्यही भएर ए हुन्छ म अलिक मजाले काटकुट पारिदिनुहोस् ल त्यो अलिक पकाउन अलिक सजिलो होस् न है छिटो अनि छिटो मिठो हजुर ए हुन्छ ठिकैको गरिदिनुहोस् न तपाईँको अन्दाजले ठिकैको गरिदिनुहोस् हो ए टाउको चाहिँ त्यस्तै दुई तिनवटा हालिदिनुहोस् न ल टाउको दुई तिनवडा अनि पुच्छर चाहिँ अलिक कम्ती नै हालिदिनुहोस् ल

हजुर हजुर फोन नम्बर यही हो कि हजुर ए हुन्छ त्यो जसलाई पठाइ दिनुहुन्छ हो उसलाई मेरो फोन नम्बर दिनुहोस् अनि आइपुगेर मलाई कल गर्दा हुन्छ नि म घरबाहिर नै निक्लिन्छु हुन्छ दिदी